औ काकी यहाँ हेर न यहाँ अस्ति मैले सिलिन्डर आई मिन ग्यास ल्याएको थिएँ कि बजारबाट किनेर दाम त यत्ति महँगो नभन त्यही पनि किनेर चाहिँ ल्याएँ हो अन्त घरमा ल्याएको त हेर न त्यो त राम्रै आएन रहेछ ग्यास खोलेको त सिलिन्डर पनि गन्हाइरहेको रहेछ अन्त त्यो ग्यासको चुलाहरू पनि त्यस्तो राम्रो होइन मैला मैला आई मिन ठिक रहेन रहेछ के अन्त के गर्नु गर्नु अब तिमी चाहिँ गयौ भने चाहिँ मलाई सोध्नु है लिनु गयौ भने अब म भन्छु नि अन्त नत्र चाहिँ अब मैले ल्याएको जस्तो चाहिँ तिम्रोमा नआओस् राम्रै आओस् क्या बिग्रेको थियो मेरोमा चाहिँ राम्रो थिएन तिमीले ल्याउँदाखेरि चाहिँ सोधेर ल्याउनु है मलाई भन्नु नि ल अब कस्तो खालके मेरो चाहिँ राम्रो आएन रहेछ नि त त्यो ग्यास अब ल्याएपछि त राम्रो ल्याउनुपर्छ भोलि पर्सि अब केही घटनाहरू हुनसक्छ अन्त त्यही लागि किन्दाखेरि चाहिँ हेरेर किन्नुपर्यो तिमीले पनि अब किन्दाखेरि चाहिँ मलाई भन्नु होइन कस्तो खालके किन्छौ अब मेरो त राम्रो आएन गन्हाइरहेको रहेछ ग्यास पनि राम्रो थिएन अब हुन्छ